मेरो कृषि अभ्यासको बारेमा कुरा गर्नुपर्दा मलाई मकै कोदो कन्दमूल कन्दमूल भनेको माटोमुनि फल्ने तरुलहरू भयो यो मलाई निकै चासो लाग्ने कुरा हो किनभने यसले छाक पनि टर्दोरहेछ भोक पनि टर्दोरहेछ अनि परपाहुना लाग्न जाँदाखेरि यो एक किसिमको सिसार कोसेली पनि हुँदोरहेछ अनि मकै कोदोको कुराहरू गर्नुपर्दा यी कन्दमूलहरूको कुरा गर्नुपर्दा पाहाड मधेस तराई डुवर्स तिर काहीँ हुन्छ काहीँ कुनै ठाउँमा मकै पाकिसकेको हुन्छ भने कुनै ठाउँमा छर्दै गरेको हुन्छ कुनै ठाउँमा गोड्दैगरेको हुन्छ भने कुनै ठाउँंमा भाँच्दैगरेको हुन्छ त्यो चाहिँ धरातलको कारणले हो तर मेरो गाउँठाउँमा चाहिँ भने मकै झन्डै झन्डै दुईपल्ट चाहिँ हुन्छ कि जस्तो मलाई लाग्छ जस्तै हिउँदमा छर्यो बर्खामा पाक्छ यो चाहिँ भने प्रसस्तै फल्दोरहेछ तर त्यो दुईपल्टैकै चाहिँ त भने जस्तो सायद नहोला यसले चाहिँ राम्रो काम गर्छ हाम्रा पितापुर्खाले पनि यो मकै कोदो कन्तमूलहरूले नै खाएर उनीहरूले पनि जीवन बिताए त्यसको चाकर गरे अनि हामी पनि बाबुआमा बाजेबोजु काका फुपू मामाहरूको पछि लागेर त्यसकै पछि गयौँ र अनि रहर लाग्दो पनि हुँदोरहेछ यो भरलाग्दो पनि हुँदोरहेछ र यसमाथि चाहिँ मलाई निकै चासो लाग्छ यो चाहिँ निकै रुचिबद्धै कुरा हो यो आउने पिँढीले पछिसम्म यसको खेती गर यस यो खेती र यसको पछि लाग्नैपर्छ यदि लागेन भनेदेखि चाहिँ अबको नयाँ जमानामा चाहिँ नयाँ सामानले मात्रै चाहिँ पेट पालो जीवन धान्छ जस्तो चाहिँ मलाई लाग्दैन यो पुरानो खेतीपाती नयाँ पिढीकोले पनि गर्नैपर्छ यदि गरेन भनेदेखि जाँदैन भविष्य बिताउन चर्कै पर्छ जस्तो मलाई लाग्छ र त्यसले गर्दा देशले पनि आज यो खेतीकिसान बारीखेतीलाई निकै प्राथमिकता दिएको जस्तो चाहिँ मलाई लाग्छ